यहाँ त्यस्तो एउटा छ टोटापाडा भन्ने एउटा ठाउँ छ जहाँ चाहिँ संसारमा बिलुप्त हुन लागेको जनजातिहरू मध्ये एक हो टोटापाडा जसको भारतभरि नै एउटै मात्र जनजाति टोटो जो चाहिँ टोटापाडामा बस्छ जहाँको जनसङ्ख्या खुब कम्ती सयदेखि लिएर दुई सयको बिचमा हुन सक्छ अब त्यहाँ चाहिँ अब यसरी रिसर्चको लागि यहाँ होइन कोही घुम्नुको लागि आउन सक्नु हुन्छ अब त्यो टोटो टोटोहरू चाहिँ कस्तो छ भने उनीहरूमा एउटा एउटा एक प्रकारको बिमारी छ होइन जसले गर्दा उनीहरूको आयु पनि खुब कम होइन उनीहरूलाई साह्रै बेसी लामो समय बाँच्न नस नसक्ने र त्यो चाहिँ एउटा वंशानुगत बिमारी भएको कारणले गर्दा फेरि अब हरएक टोटो परि हरएक टोटो परिवारमा चाहिँ त्यो बिमारी चाहिँ छ अब त्यस्तो त्यहाँनेरि अब त्यो ए एक प्रकारको बिमारी छ अब जसको निवारण गर्नको लागि पनि उयो धेरै सङ्घ संस्थाहरूले प्रयास गर्दा पनि त्यो निवारण भएको छैन होइन त्यो बिमारदेखि मुक्त भएको छैन उनीहरूको आयु पनि एकदम कम्ती छ हो त्यहाँनेरि चाहिँ अब एउटा आउन सक्छ होइन